होइन अब हामी चाहिँ यता गाउँतिर चाहिँ अब हामी गिटारहरू बजाइबस्छ होइन मलाई चाहिँ अब एकदमै मनपर्छ म चाहिँ अब के त्यो भायोलिनहरू बजाउँछु होइन अब फिलहालैमा चाहिँ म चाहिँ अहिले भायोलिनको कोर्स गर्दैछु होइन अनि अब के हुन्छ नि उयो भायोलिनको कोर्सहरू गर्दैछु हो एकदम मनपर्छ होइन म्युजिक चाहिँ अब हामीले म्युजिकसँग अब एक प्रकारको हुन्छ नि के अब अनि अब म्युजिक अब नि अनि मलाई चाहिँ अब के मादलहरू सिक्नु मन छ होइन क्यासियो खैँजडीहरू त्यस्तो त्यो बाँसुरीहरू हुन्छ होइन अब त्यही राम्रो लाग्छ हो बाँसुरीहरू अब बजाउनु मनपर्छ होइन अनि अब सबै त्यस्तोहरू राम्रो राम्रो लाग्छ हो अब यत्ति साह्रो मनपर्छ होइन अब म्युजिक भनेको कुरा चाहिँ अब म्युजिकमा चाहिँ अब यति राम्रो हुन्छ म्युजिकहरू चाहिँ होइन अब फ्लुटहरू बजाउनु मनपर्छ गिटार बजाउनु मनपर्छ होइन अब गिटारहरू पनि अब के एक प्रकारको हुँदैन अब थुप्रो प्रकारको हुन्छ गिटारहरू पनि होइन अनि अब हामी चाहिँ यतातिर हामी चाहिँ अब गाउँतिर अब थुप्रै छ होइन अब त्यस्तो बजाउनेहरू होइन जस्तै अब थुप्रै छ बजाउनेहरू अनि हामी यतातिर परफर्मेन्स परफर्मेन्सहरू पनि दिन्छ होइन अब यत्ति साह्रो भयङ्कर पनि होइन सबै कुरा जान्ने पनि होइन अब मैले भन्नचाहेको चाहिँ अब ब बजाउन चाहिँ बजाउँछु तर हल्काफुल्का होइन अनि अब बजाउँदाखेरि के हुन्छ भने आफूलाई केही खुसी लाग्छ होइन बजाउँदाखेरि अनि मलाई चाहिँ अब फ्लुटहरू सिक्नु मन छ हो बाँसुरीहरू सिक्नु मन छ अनि भायोलिनहरू पनि सिक्दैछु अहिले अनि अब के अब मेरो मैले चाहिँ अब के म्युजिक सिक्नु नै भनेको होइन सिकेर क्या अब नानीहरू को को इन्ट्रेस्टेड छ होइन मलाई चाहिँ अब सिकाउनु मन छ सबैलाई होइन अनि मैले सबैलाई यति भन्छु सिक होइन सिक सिकाऊ होइन अब म्युजिकले चाहिँ राम्रो कुराहरू सिकाउँछ होइन म्युजिकमा अब के हाम्रो हुन्छ नि अब इमोसनल एटेचमेन्ट हुन्छ होइन अब जोडिन्छ हामी म्सुजिकसँग चाहिँ होइन अब जस्तै पनि अब हँसाउने पिक्चर होस् न त्यसलाई रुवाउने खालको बनायो भने म्युजिकले गर्छ होइन अब अनि के अब पुरानो मान्छेहरूले पुरानो मान्छेहरूको गीतमा मादल हुन्छ होइन अनि अहिलेको ट्रेन्डिङहरूको लागि गिटार बजाउँछ होइन अनि मादल गिटारहरू बजाउँछ मलाई चाहिँ अब के यत्ति साह्रो मनपर्ने चाहिँ होइन अब थुप्रैले बजाउँछ होइन यतातिर पनि हामी चाहिँ अब के हाम्रो चाहिँ एउटा ग्रुप छ होइन त्यो ग्रुपमा चाहिँ हामी चाहिँ अब ड्रमहरू बजाउँछ एकजनाले ड्रम एकजनाले गिटार होइन एकजनाले फ्लुट बजाउँछ एकजनाले भायोलिन बजाउँछ एकजनाले अब अब तबलाहरू बजाउँछ त्यस्तै होइन अब हाम्रो चाहिँ एउटा ग्रुपै छ हामी चाहिँ अब के कोही बेला परफर्मेन्सहरू गर्छ अब परफर्मेन्सहरू गर्नु पनि अब राम्रो हुन्छ होइन यतातिर अब सबै राम्रै हुन्छ अनि अब गाउँमा पनि के अब के केहरू उयो के केहरू अब प्रोग्रामहरू हुन्छ होइन प्रोग्रामहरू हुँदाखेरि पनि अब बजायो होइन स्कुलतिर पनि त्यसरी उयो हुन्छ के भन्छ स्कुलतिर पनि बजाउन अब ब्यान्डहरू अब बजाउनुपर्छ होइन त्यसरी अब राम्रो राम्रो हुन्छ होइन म चाहिँ अब मनपर्छ आफै गिटारहरू बजाउनु राम्रो हुन्छ हो अनि अब गिटारहरू बजायो बस्यो होइन अब अनि फ्लुटहरू बजाउनुपर्छ अनि म हालैमा चाहिँ अहिले चाहिँ अब भायोलिनको कोर्स गर्दैछु मलाई भायोलिनको कोर्स भायोलिन मन पनि पर्छ हो अनि तर भायोलिन बजाउन अलिक साह्रो लाग्छ किनकि माथि पनि हातले चलाइबस्नुपर्छ मुनि पनि अब चलाउँदै गरेको हुनुपर्छ अब कि त्यसको म्युजिक आफूलाई चाहिँ अटेच हुनुपर्छ होइन त्यो म्युजिकसँग चाहिँ अब फिल गर्नुपर्छ होइन म्युजिकहरूलाई चाहिँ अब अनि के जस्तै पनि म्युजिक होस् न अब राम्रै हुन्छ होइन त्यस्तो अब सबै म्युजिकहरू राम्रै हुन्छ मलाई त राम्रै लाग्छ होइन अब कसैलाई अब राम्रो लाग्दैन होइन कसैलाई अब के उयो दया माया गर्ने म्युजिक हुन्छ अब कति राम्रो म्युजिक हुन्छ होइन अब कति अब भायोलिन गिटार पियानो होइन क्यासियो अब के त्यस्तै उयोहरू पियानोहरू सुनेर त बजाउँछ होइन अनि हार्मोनियमहरू त्यस्तैहरू होइन अब यत्ति साह्रो राम्रो हुन्छ मनपर्छ मलाई चाहिँ के अनि अब हार्मोनियम हार्मोन हार्मोनियमहरू के पनि बजाउँदाखेरि राम्रो सुन्छ हो अनि अनि अनि के सबै कुरा राम्रै हुन्छ होइन म्युजिकमा चाहिँ अब के त्यो अर्नामेन्ट्सहरू पनि अनि होइन अब मलाई चाहिँ मनपर्छ होइन अब फ्लुटहरू मनपर्छ गिटारहरू हुन्छ अनि भायोलिन हुन्छ अब मलाई चाहिँ के मादलहरू होइन अब तबलाहरू पुरा सिक्नु मन छ होइन तबला अब के वीणाहरू हुन्छ होइन त्यस्तोहरू पनि सिक्नु मन छ राम्रो राम्रो लाग्छ अब के त्यस्तोहरू होइन सबैलाई राम्रो लाग्छ तर अब कतिजना हुन्छ अब त्यस्तोमा इन्ट्रेस्ट चाहिँ गर्दैन होइन तर मलाई चाहिँ पुरा इन्ट्रेस्ट लाग्छ मलाई त के हाम हाम्रो ग्रुपको सबैलाई इन्ट्रेस्ट लाग्छ होइन हामी यहाँनिर हाम्रो ग्रुप छ होइन हामीलाई अब जहिले पनि अब के अब प्रोग्रामहरू हुन्छ होइन जहाँ पनि प्रोग्राम हुन्छ हामी जान्छौँ होइन अब हामीले म्युजिकहरू अब अरूलाई सो गर्छौँ राम्रो लाग्छ अनि अब स्कुलहरूतिर होइन अब सानसानो नानीहरूलाई अब गिटारहरू सिकाउनु जान्छौँ होइन हामी अब त्यति साह्रो पनि आउँदैन हामीलाई होइन तर हामी अब यताउता गएर गिटारहरू सकाउँछौँ अनि अब के गिटारहरू सिकाउँदा राम्रो लाग्छ होइन अब आफू पनि आफूलाई त सिकाउने मान्छे थिएन होइन आफै सिक्यो होइन अब अलिअलि तर हामी अब के युट्युबबाट हेर्दै पनि सिक्छौँ होइन अब जानिँदैन नजानेको कुराहरू पनि सिकाउँछ होइन म्युजिकले अब म्युजिकलाई म्युजिक अब राम्रो हुन्छ होइन अब यति साह्रो राम्रो हुन्छ मतलब पुरा मनपर्छ होइन म्युजिक अनि अब म्युजिकमा चाहिँ अब यस्तो कुरा हुन्छ होइन अब जुन कुरा चिज चाहिँ हामीले अब अरू कुरामा पाउँदैन होइन अब कत्तिजनालाई अब म्युजिक नराम्रो लाग्छ होइन राम्रो लाग्दैन म्युजिक होइन तर अब अरूहरूलाई चाहिँ राम्रो लाग्छ होइन अरूहरूलाई मलाई राम्रो लाग्छ होइन कतिजनालाई म्युजिक मनपर्दैन कतिजनालाई के मनपर्दैन होइन अब अब कसरी अब जस्तै अब के हो नानीहरूलाई हुन्छ नि अब सबैले मनपराउँ ए सबैले म्युजिक मनपराउँछ होइन सबैले गीत सुन्छ होइन त्यो गीतमा अब म्युजिकहरू यति साह्रो राम्ररी हालेको हुन्छ होइन यति साह्रो मजाले त्यो के म्युजिकलाई यति साह्रो राम्रो बनाएको हुन्छ इन्ट्रेस्टिङ बनाएको हुन्छ अनि त्यो म्युजिक हामीलाई पनि सुन्नु मनपर्छ कास अब के अरूलाई अब आफूलाई पनि हुन्छ नि के अब कास म पनि यसरी गिटार अरूले बजाएको देख्दाखेरि म पनि यसरी गिटार बजाउनसक्नु म पनि यसरी हार्मोनियम बजाउनसक्नु भन्ने हुन्छ नि के अब अनि म क्या अब मैले चाहिँ सिक्दैछु होइन म बजाउँछु अलिअलि अब अब त्यत्ति साह्रो भयङ्कर बजाउने पनि होइन अब राम्रो बजाउने पनि होइन होइन हामी चाहिँ अब ठिकैको होइन अब हाइक अब हामी चाहिँ अब ठिकैको मिडल क्लासहरूमा बजाउँछ होइन अब हामीलाई पनि अब मजाले बजाउने मजाले बजाउनु मन छ होइन मजाले बजाउनुपर्छ बजाउनु सिक्नु पनि पर्छ होइन अहिलेको नानीहरूले अझै अब के तबलाहरू बजाउनु सिक्नुपर्छ होइन अनि अब सिक अब सिकेन भने पनि अब के हुन्छ भने अब पछि म्युजिकहरू त हराउँदै जान्छ होइन त्यो सबै कुराको म्युजिक हुन्छ के अब जस्तै म्युजिक चाहिँ मलाई पुरा मनपर्छ के अनि त्यो गिटारहरू जस्तै म गिटारहरू पनि बजाउँछु होइन अब जस्तै मादल पनि बजाउँछु हल्काफुल्का होइन मादल पनि बजाउनु मनपर्छ राम्रो हुन्छ मादल पनि होइन अनि मादल बजाउँदाखेरि पनि अब के हामीले फिल गरेर बजाउनुपर्छ होइन अनि अब बजाउँदाखेरि पनि अब मनपर्छ के अब यति साह्रो बजाउने मन चाहिँ छ